कालिम्पोङ जिल्लामा उब्जिने चिजहरू चाहिँ हुन् धान अन्त अलैँची अलौँचीहरू धानहरू त्योहरू चाहिँ कालिम्पोङको बिहिबारे हाटमा लगेर धेरै राम्रोसँगले बिक्री गर्छ र अब अलैँचीलाई चाहिँ अलैँचीको त्यो रुखलाई लगर पानीमा रोप्यो भने चाहिँ त्यो सर्छ र धान देख्नुभयो तपाईँलाई थाह छ चामल हुन्छ र त्यो चामल हामी खान्छौँ र त्यो अनि साग सब्जीहरू हुन्छ साग सब्जीहरू सबै बिहिबारे हाटमा लगेर बिक्री गर्ने गर्छ र बिहिबारे हाटमा चाहिँ हाम्रो धेरै अर्ग्यानिक चिजहरू आउँछ जस्तै कि सबै घरबाटै भएको चिजहरू साग सब्जी चामल धान होइन अझै अहिले त झन धेरै धेरै नयाँ कुराहरू छ फामफल हामी आफ्नै घरतिर बारीतिर फलाएर हामी त्यसलाई बिक्री गर्न सक्छौँ र बिक्री गरेर हामी सिलगडीतिर लगेर पनि बिक्री गर्न सक्छौँ तर हाम्रो चाहिँ यता कालिम्पोङमा बिहिबारे हाट लाग्छ जसमा कि हामी त्यसलाई बिक्री गर्न सक्छौँ त्यसले हामीलाई राम्रो पैसा कमाउन सक्छौँ र सबसे भन्दा अलिक दाम पाउने भनेको चाहिँ हो अलैँची अलैँचीमा चाहिँ हामी मेहनत पनि हामीलाई धेरै लाग्छ र मेहनत गरेको फल पनि राम्रो पाउँछ त्यसबाट चाहिँ र रायो साग बिन्स लेडी फिङ्गर होइन रायो साग बिन्स अनि के भन्छ रायो साग बिन्स अन्त भिन्डी अनि त्यस्तै अझै साग सब्जीहरू तोरीको साग अनि फामफल कुसुमहरू फलाउछौँ आफ्नै घरमा त्यो सबै लगेर हामीले बिहिबारे हाटमा बेच्छौँ र त्यो बेचेर हामीलाई राम्रो अलिक राम्रो पैसा हुन्छ त्यो लगेर हामी धेरै पैसा कमाउन सक्छौँ हामीले त्योहरूलाई राम्रोसँगले स्याहर सुसार गरेर त्यो हामीले त्यसलाई राम्रो सफासुघर गरेर त्यसलाई हामीले उब्जायौँ भने त्यो धेरै राम्रो हुन्छ र हामी लगेर बेच्न सक्छौँ र त्यो खायो भने मान्छेलाई पनि हानी पुग्दैन र त्यो राम्रोसँगले मान्छेले पनि खान्छ र स्वादिष्ट पनि हुन्छ खानुमा पनि स्वाद हुन्छ त्यसको होइन खानुमा पनि स्वाद हुन्छ र त्यसमा चाहिँ धेरै हामीले सुरक्षित हुन्छ त्यो कारण हामीलाई साग सब्जीहरू खायौँ भने आँखा तेज हुन्छ खाएर राम्रो हुनसक्छ अनि खाएर हामी स्ट्रङ हुन सक्छौँ हामी भित्रबाट स्ट्रङ हुन सक्छौँ हामीलाई रोगहरू लाग्दैन हामीले घरको चिजहरू खायौँ भने हामीले बाहिरको चिज खानु हुँदैन हामीले जति सक्दो आफ्नै घरमा उब्जाएर हामीले खानेकुराहरू खानु सक्छौँ होइन हामीले आफ्नो घरमा राम्रो राम्रो चिजहरू उब्जाउनु सक्छौँ जस्तै धान रोप्न सक्छौँ होइन अनि मकै फलाउन सक्छौँ अझै हामीले आलु सब्जी बिन्स करेला भिन्डी तिते करेला अनि रायो साग मुन्टा मुन्टी सबै हामीले आफ्नो घरबाट खाएकोले हाम्रो लागिन चाहिँ त्यो खायो भने चाहिँ हामीलाई राम्रो पनि हुन्छ र हाम्रो हेल्थ पनि राम्रो हुन्छ र यसै गरी हामीले राम्रो चिज खायो भने हामी राम्रो हुन्छौँ र हामी बाहिर गएर हामी हस्पिटल पनि देखाउनु पर्दैन हामीले जतिसक्दो आफ्नो घरमा साफसुघर गरेर चाहिँ हामीले उयो फ्रुटहरू रोप्न सक्छौँ हामी जस्तै कि एपल नसपतिहरू हामीले आफै रोपेर हामीले आफ्नै घरबाट खान सक्छौँ